मेरो घटना चाहिँ केही छैन अस्ति घटना भन्दा चाहिँ मेरो मेरो जुवाइँ मेरो नातिनीको हस्बेन्ड एक्कासी स्ट्रोक भएर बिमारी हुनु भयो उहाँलाई एकपट्टि हात खुट्टा पनि उहाँको राम्रो चलेन तर छिटो छिटो उहाँलाई डक्टरहरू देखाएर सबै रिपोर्टहरू देखाएर स्क्यानिङहरू गरेर इसिजिहरू गरेर अहिले धेरै नै राम्रो भएको छ अहिले आफ्नो हिँड्नु डुल्नु ऊ एकदमै ठिक छ यति नै हो मेरो नातिको चाहिँ एकदम राम्रो होस् जाती होस् भनेर म प्रार्थना गर्छु भगवान्सँग